सब्जी दोकान सब्जी दोकानमा क्यान्टिनमा बोलेको

लिएर आउँदैछु ए लिन आउँछु म

पाएँ हजुर छोरी छोरीको बिहामा यहाँ छोरीको बिहा गर्नु छ कि अन्त के के चाहिन्छ के के छ पनिरहरू भयो अब सब्जीहरू भयो मुन्टाहरू भयो इस्कुसहरू भयो आलुहरू भयो छ होइन थु थुप्रो सब्जी चाहिएको छ नि त मेरो छोरीको बिहा छ कि अन्त छु छुर्पीहरू भयो अब सब्जीहरू सब अब त्यस्तोहरू सब दाम चाहिँ कति हो त्यही त धेरै चा सस्तो गर्नु ल सस्तो गर्नु नि म धेरै लान्छु नि त धेरै चाहिएको छ बिहालाई चाहिएको छ कि ल पहिलो तपाईँकोबाट लिएर तपाईँकोबाट ल्याएको अलिक सस्तो गरिदिनु होस् न म धेरै लान्छु नि त छोरीको बिहा छ कि अन्त के के छ त्यहाँ सब्जीहरू म लान्छु नि सब लान्छु आलु आलु कसरी छ आलु कसरी छ आलु मलाई त एक बोरा चाहिन्छ ल कति गर्नु हुन्छ

दस रुप्पे किलो गर्नु ल मलाई मलाई दस रुप्पे किलो गरिदिनु ल ल कोपीहरू कसरी छ फूलकोपीहरू कसरी छ फूलकोपी ए दस मटर पनिरहरू दुई सय रुप्पे किलो अलिक कम्ती गरिदिनु होस् न पाँच किलो चार पाँच किलो चाहिएको छ कि